आज भारतले सामना गरिरहेको केही ठुला पर्यावरणीय मुद्दाहरू के के हुन् पछिल्ला केही वर्षमा तपाईँले हर नदी जङ्गल पाहाड समुद्र खेतबारी माटो कसरी परिवर्तन भएको छ के तपाईँ वर्षभरि मौसममा कुनै गर्मी यी वर्ष जाडो पनि परिवर्तन देख्नु हुन्छ होइन हामी भारतको होइन पर्यावरणले त अब दिनै वर्षै परिवर्तन भएको हामीलाई थाहा नै छ हामी कुनै पनि न्युज च्यानल या आफूले पनि भोगिरहेकोबाट थाहा हुन्छ कि हामी भर्खरै चौबिस अक्टोबर चौबिस अक्टोबर होइन चार अक्टोबर घटिरहेको घटना जो सिक्किममा नदी बादल फाट्नुको कारण नदी होइन नदीले टिस्टा नदीले विराट रूप लिएर सम्पूर्ण गाउँहरूलाई नै डुबाएर लगेको त्यो पनि देख्न सक्छौँ त्यो पनि हाम्रो पर्यावरणीय परिवर्तन हो होइन र हामी अब जङ्गल जङ्गलहरू त दिनै मासिँदै गइरहेछ र मासेको कारणले नै हाम् हात्तीहरू अब बाघहरू जस्तै ठुल्ठुला सर्पहरू अजिङ्गरहरू हामी ग गाउँसम्म आएको देख्न पाइन्छ र माटो त अब माटो नै अघिल्लो सालमा होइन धेरै उत्पादन भएको थियो भने यो साल अलिक कम भएको छ र हामी जस्तै गर्मी पनि अनुभव गर्न सक्छौँ अघिल्लो साल कम्ती गर्मी थियो भने यो पालीको दुई हजार तेइस सालको गर्मी धेरै थियो वर्ष पनि अघिल्लो साल वर्ष हामी बसेको ठाउँमा चाहिँ वर्ष कम थियो भने योपालि अझै कम थियो र जाडो त अब भर्खर सुरु हुँदैछ यी सब परिवर्तनहरू होइन भारतमा भइरहेको छ